मलाई शिक्षा ऋणबारे थोरै मात्रै ज्ञान छ मैले यति चाहिँ सुनेको छु कि शिक्षा ऋण पनि पाइन्छ भनेर तर शिक्षा ऋण पाउनलाई के कस्ता क्राइटेरियाहरू छन् के कस्ता मुख्य स्टेप्सहरू छन् त्यो मलाई थाहा छैन मैले वा मेरो चिन्ने कसैले पनि अहिलेसम्म कुनै शिक्षा ऋणको फाइदा उठाएकी छैन यसैले मलाई यसमा अरू थप जानकारी विशेषगरी छैन